हाम्रो विद्यालयमा जुनेली रेखा पुस्तक हामीले पढ्यौँ र त्यसमा चाहिँ जसेले जुनेलीलाई जसेले मालिनीलाई जुनेली रातमा भगाएकोले गर्दा जुनेली रेखा भएको हो